हजुर म्याम नमस्ते तपाईँ के के अर्डर गर्नु चाहनुहुन्छ हजुर मेरो मेनुमा चाहिँ चिकन चाउमिन पाउनुहुन्छ थुक्पा पाउनुहुन्छ अनि मोमो पनि पाउनुहुन्छ अनि फ्राइड राइस पाउनुहुन्छ हजुर मोमोको चाहिँ अहिले सत्तरी रुपियाँ छ अनि थुक्पाको चाहिँ पचास रुपियाँको छ फ्राइड राइसको एक सय पचास अनि त चाउमिन चिकन चाउमिन भएको कारणले चाहिँ एक सय छ हजुर चिकन चाउमिन प्याक हुन्छ तर म्याम अलिक टाइम लाग्छ हजुर ए हजुर म्याम जग्गा चाहिँ कुन चाहिँ ल्याउनुपर्ने जग्गा चाहिँ हजुर न्यु राइड स्कुलमा छोडिदिँदा हुन्छ है ए हुन्छ म्याम अरू के पर्छ त्यस्तो यहाँ अलिक ऊ यो लेग पिसहरू पनि पाउँछ तपाईँ केही अरू चाहनुहुन्छ हजुर लेग दुइटाको हामी सत्तरी गरेर दिन्छौँ हजुर म्याम के यस्तो पर्छ हलो म्याम हजुर हजुर दुइटा प्याकिङ गरेर चाहिँ हामी सत्तरी गरेर दिँदैछौँ कि ए हजुर अनि कोल्डड्रिङ्क्सहरूमा के पर्छ तपाईँलाई ए हजुर हुन्छ तपाईँको जग्गा चाहिँ न्यु लाइटको मुनि है ए आइपुग्नु अहिले आधी घन्टा लागिहाल्छ किनकि अब तताएर प्याकिङहरू पनि गर्नुपर्छ कि अनि त तपाईँलाई अहिले एक एघार भयो है अहिले साढे दुईभित्रमा म तपाईँलाई लाइदिन्छु नि हजुर पेमेन्ट चाहिँ गुगल गर्दिनुहोस् न गुगल पे गरिदिनुहोस् कि म तपाईँ आउनु हुँदा म मेरो कार्ड पनि लिएर आउँछु नि हुन्छ म्याम हुन्छ हजुर अनि अरू केही पर्दैन है तपाईँलाई त्यति नै है हजुर हजुर हजुर हुन्छ हुन्छ म्याम हुन्छ